अँ मैले चिनेक छु त एक दुईजना अँ ए अँ अँ ए ल भइहाल्छ नि म दुईजना प्लमबर खोजेर भोलि बिहान साढे सातसम्ममा त्यहाँ आइपुग्छ नि ल म पठाउँछु पठाउँछु एकदम कन्फर्म म भोलि बिहान साढे सातसम्ममा दुईजना प्लमबरहरू आइहाल्छ मेरो छ मैले चिनाजान गरेको चिनाजान छ नि मेरो होइन होइन उनीहरू आउँछन् अनि उनीहरूले काम हेर्छन् अनि त्यो काम गर्छन् र त्यो कामको ज्याला उनीहरूले माग्छन् अनि उनीहरूलाई दिनुपर्छ होइन प्लमबरहरूको यस्तो हुन्छ कति पोइन्ट उनीहरूले गर्नुपर्छ कति बिग्रिएको छ पहिला उनीहरूले आएर हेर्छन् अनि उनीहरूलाई दिनभरि लाग्यो भने दिनभरिको रोज दिनुपऱ्यो अनि त्यो काम कति छ त्यही अनुसारले उनीहरूले लिन्छन् त्यति र त्यति बेसी लिँदैनन् पनि उनीहरूले गरिहाल्छ राम्रोसँगले ए ल एङ्गल चाहिएको छ दुइवटा कति इन्चको हो ए ए ल ल ल ल दुई इन्च पाइपको दुइवटा एङ्गल पनि लिएर आउनु भनेर म भनिदिन्छु नि आइपुग्छ आइपुग्छ अँ भोलि अँ अँ भोलि त आइतवार हो म दिइहाल्छु एड्रेस अँ ए ल ल अँ ए ल म अहिले उनीहरूलाई भनिहालिदिन्छु हुन्छ हुन्छ